र म सौरभ सिलवाल कालिम्पोङ पश्चिम बङ्गाल इन्डियाबाट है र म भारत यातायात प्रणालीको विषयमा है अलिअलि तपाईँहरू समक्ष राख्न गइरहेछु भारतमा धेरै सुविधा असुविधाहरू छन् है कोही कतै घुमफिर गर्नु जाँदा धेरै सुविधा पनि छन् धेरै असुविधा पनि छ एकपक्षमा हेर्दा सुविधा पनि छ एकपक्षमा हेर्दा असुविधा पनि छ र म चाहिँ तपाईँको सुविधाहरूको बारेमा भन्दा पनि असुविधाकोबारेमा अलिक तपाईँहरूलाई समक्ष राख्न गइरहेको छु चु धेरै चुनौती पनि सरकारलाई यस विषयमा चुनौती के छ भने तपाईँको इन इन्डिया अब भारत एउटा ठुलो देश भएको कारण यहाँको पपुलेसन जुन यहाँको जनसङ्ख्या छ त्यो एकदमै बेसी भएको कारणले गर्दा जति नै तपाईँले रोड बनाउनुहोस् या हवाइजहाजको होस् कमै परिरहेको हुन्छ र जेमा पनि कमै परिरहेको हुन्छ त्यसैले गर्दा भिडभाडकोले गर्दा यातायात गर्न चुनौती नै हुन्छ तपाईँ रेलको माध्यममा कतै अब तपाईँ सिलगढीदेखि कलकत्ता तपाईँ जानु हुँदैछ भने तपाईँको सिट को लागि एक महिना अगाडिदेखि नै तपाईँ तयार भएको हुनुपर्छ त्यसरी नै हवाइजहाजमा जानु हुँदैछ इन्स्टान्ट टिकट चाहियो भने तपाईँलाई एकदमै बेसी पैसा तिरेर तपाईँ जानु पर्ने हुन्छ र यो चुनौतीहरू सरकारलाई एकदमै एकदमै एकदमै साह्रो छ मोदी सरकारले रोड है बनाउँदै रेकर्डहरू बनाइरहेको छन् तर पनि अपुगै छन् अपुगै छन् अपुग किन भन्दा जनसङ्ख्या एकदमै ठुलो एउटा फ्याक्टर हो इन्डियाको लागि एकदमै ठुलो फ्याक्टर हो जनसङ्ख्या र यो सुधार गर्नको लागि स्टेटवाइस है अब तपाईँको डिस्ट्रिक्ट वाइस एकदमै रोडहरू गाडीहरू एकदमै राम्रो सुविधा भएको हुनुपर्छ एकदमै रोडहरूदेखि लिएर तपाईँको हवाइअड्डाहरू धेरै ठाउँमा खोलिएको हुनुपर्छ तपाईँको रेल यात्रामा रेलको लाइनहरू बढाइएको मात्रै होइन एकदमै स्पिडमाथि तपाईँको टाइमिङ रेट टाइमिङ अब माथि पनि एकदमै सुधार गरिएको हुनुपर्छ कुनै पनि अहिले हामी जब घुमफिर गर्छौँ एकदमै रेलहरू छ घन्टा दस घन्टा ढिलो पुगिरहेको हुन्छन् आफ्नो बताए समयअनुसार भन्दा त्यसले गर्दा मानिसहरूमा एकदमै एउटा तपाईँको एउटा दिमागमै एकदमै अगाडि नै पसिसकेको हुन्छ कि तपाईँको एकदमै रेलमा जाँदा आफू एकदिन अगाडि पुग्नुपर्ने हुन्छ त्यसले गर्दा टाइमलेलाई पनि एकदमै मध्यनजर राख्ने राखेको हुनुपर्छ यस उइसमा र सुधार गर्नु पर्दा गभर्मेन्ट अफिसियल्सहरूले अलिकति सरकारी कर्मचारीहरू जो रेल विभागमा गर्नुहुन्छ उहाँहरूले पनि अलिकति स्ट्रिक्टनेस अलिकति सेनिटाइसमाथि स सफा गरिदिएको हुनुपऱ्यो रेलको डिब्बाहरू तपाईँको प्लेनहरू त प्रायः जस्तो प्राइभेट प्लेनहरू मात्रै बेसी चलेको देखिन्छ गभर्मेन्ट प्लेन्सहरू पनि अलिक चल्नुको लागि तपाईँले फेयरहरू एकदमै तपाईँको भाडा जुन भाडा एकदमै कम्ती ट्याक्सहरू एकदमै अलिक कम्ती गरिदिए प्राइभेट जस्तै अब एउटा इक्ज्याम्पल दिउँ इन्डिगोको भाडा र एयर इन्डियाको भाडा एकदमै आकास पातलको अन्तर भएको कारण इन्डिगोमा मान्छेहरू बेसी चढेको देखा परिरहेको हुन्छ र मानिसहरू इन्डियाको मानिस साह्रै धनी पनि छैनन् त्यसले गर्दा एउटा लो कस्ट लो लो कस्ट फेयर लो फेयरमा पनि ट्र्या ट्र्याभल गर्न एकदमै रुचि राख्छन् र सुविधा पनि प्लस लो फेयर पनि हेर्छन् त्यसले गर्दा एकदमै सुधार गर्नुको लागि धेरै सोच्नु पर्ने हुन्छ र हाम्रो भारतको यातायात प्रणाली को जो पनि अहिले इन्चार्ज हुनुहुन्छ त्यो त्यही भएर हस् धन्यवाद